कालिम्पोङ जिल्लामा चाहिँ अब अस्पताल क्लिनिकहरू छ होइन अब कोभिड महामारीको समयमा पनि अब आफ्नो ड्युटी पुरा गऱ्यो होइन हस्पिटलको स्टाफहरूले डक्टरहरूले आफ्नो ड्युटी पुरा गऱ्यो अनि राम्ररी पुरा गऱ्यो होइन अब आफ्नो ज्यानलाई जोखिममा हालेर होइन सबै अब पुरा गरिदिनुभयो होइन अब यस्तो सबै अब हाम्रो यहाँनिर चाहिँ अब कालिम्पोङ जिल्लामा चाहिँ अब सबै कुरोको उपलब्ध छ होइन सबै कुरा सुबिस्ता छ सबै कुराको अब उपलब्धै छ होइन अब अनि यतातिर अस्पतालहरू नि राम्रो राम्रो छ अब क्लिनिकहरू पनि अब अस्पतालभित्र सफाहरू छ होइन अब भित्र पस्दाखेरि पनि सेनिटाइजरहरू हाल्छ अनि अब सफा राख्छ क्लिनिकहरू सफा राख्ने गर्छ अस्पतालहरू होइन अब सबै कुराको उपलब्ध छ अस्पतालबाट अब कोही बिमार भइहाल्यो भने पनि कसै बिमार भइहाल्यो भने पनि अब के घरमै अब घरमै घरमै एम्बुलेन्सहरू पनि आइपुग्छ सुबिस्ता छ अनि अब क्लिनिकहरू पनि अब यति साह्रो सफा छ होइन अब के डाक्टरहरूले पनि यति साह्रो राम्ररी ट्रिटमेन्टहरू गरिदिन्छ अनि के अब सबै यो कालिम्पोङ डिस्ट्रिक्टमा चाहिँ राम्रो कुराहरू हुन्छ होइन अब अब सबै कुराको उपलब्ध छ होइन अब सबै कुरो प्रशस्तै छ अब अहिले त होइन पहिला पो त्यस्तो थिएन अहिले चाहिँ अब सबै कुराहरू राम्ररी भएको छ होइन सबै डेभलोपमेन्टहरू भएको छ सबै कुराको सुबिस्ता छ होइन अब साह्रो भनेको केही पनि छैन सबै कुरा राम्रै छ अहिले चाहिँ डेभलोप्डहरू पनि भएको छ